गुड इभिनिङ म्याम के गर्नु हुँदैछ ए म पनि यहाँ बसिरहेको थिएँ कि अन्त मलाई भर्खर मेसेज आयो नि त ओडिया गभर्मेन्टबाट हो अन्त नयाँ सर्कुलर निस्केको रहेछ कि अनि त्यही बारेमा डिसकस गर्नुको लागि कल गरेको नि हो अन्तखेरि त्यो सर्कुलरमा चाहिँ के के रहेछ भन्दाखेरि चाहिँ अब टिचर्सहरू एकदम होइन टाइममा आउनु टाइममा लिभ गर्नु स्कुल होइन अन्तखेरि ड्रेस कोड होइन एकदम साडी मात्रै लगाउनु पाउने हरे अबदेखि अबदेखि कुर्ताहरू अलाउ छैन हरे हो अन्तखेरि त्यो के पो भन्छ एसेम्ब्ली टाइममा फाइभ मिनट्स अगाडि नै आएर बस्नु पर्ने रहेछ हो अनि सबैको ड्रेस कोडहरू चेक गरेर ड्रेसमा के डिफल्ट छ होइन अनि त्यसको बारेमा चाहिँ तपाईँहरूले अब याद गर्नु पर्ने रहेछ एसेम्ब्ली टाइममा हो अनि एटेन्डेन्स जब एटेन्डेन्स लिन्छ नि स्टुडेन्ट्सहरूको त्यति बेला चाहिँ तपाईँले याद गर्नु पऱ्यो अब जो एटेन्ड जसको नाम बोलाउँदैछ त्यो प्रेजेन्ट छ कि छैन अब त्यही हुनु पऱ्यो प्रेजेन्ट होइन हो त्यस्तोहरू रहेछ अन्तखेरि अरू त के अब त्यही हो अब स्कुल डिसिप्लिनको बारेमा हजुर हजुर त्यही त अब अलिकिति आउँदो त्यही त डिसिप्लिनको लागि है अब गर्नु पऱ्यो होइन तिनीहरू चाहिँ अब सबैलाई भन्दै मैले कल गर्दै भन्दै थिएँ कि अनि तपाईँलाई कल गरेको नि तपाईँ पनि यसो अरू टिचर्सहरूलाई पनि भनिदिनु होस् है हजुर ए हुन्छ हुन्छ म्याम हुन्छ थ्याङ्क यु उम् हुन्छ बाइ